हेलो निकिता के गर्दैछस् म हौ तेरो साथी बोलेको नि बेस्ट फ्रेन्ड कि सुन् न मैले एउटा उयो स्वीट ए स्वेट टी सर्ट चाहिँ मैले एउटा उयो हेरेको छु कि कालिम्पोङमा एउटा पिङ्क कलर पनि छ एउटा यल्लो पनि छ एउटा ब्लू पनि छ एउटा डार्कमा पनि डार्क पिङ्कमा पनि छ एउटा लाइटेस्टमा पनि लाइटेस्ट कलरमा पनि छ तँलाई कुन कलर ल्याइदिनु अन्त तँ अन्त भन् न मलाई रिप्लाई दे न ए अँ पिङ्क पिङ्क कलरमा ल्याइदिनु ए अनि ठिकै छ त अन्त अन्त तँ के गर्दैछस् ए बसिरहेको छ अहिले अन्त के भन्छ इङ्लिस कोर्स इङ्लिस कोर्स लागेको छैन तेरो ए ल ल ठिकै छ त अन्त है अनि त्यहाँबाट चाहिँ अन्त के गर्दैछ आपा आमाहरू के गर्दैछ तेरो अहिले ए कामहरूतिर गएको छ ए अनि त्यो टी त्यो टी सर्टको दाम चाहिँ मलाई मलाई पुरा सस्तो भन्दैछ हामीलाई अब किन्नु पऱ्यो भने पाँन सयहरू पर्छ मैले किनेँ मैले टू हन्ड्रेड फिफ्टीमा किनेँ एउडा टी सर्ट होइन त तँलाई चाहिँ कति तँलाई चाहिँ कति जस्तो आफूलाई पोसाउँछ त्यो भन् न मलाई ए दामी दामी छ टी सर्टहरू हजुर ल ल हामी बात गर्दै जाउँ न ल अहिले राखेँ ल अलिक म बिजी छु